केकहरू बनाउँदाखेरि चाहिँ ओभन नभएर चाहिँ असुविधा हुन्छ यहाँ हामी चाहिँ प्रेसर कुकरमा नि एउटा सानो भाँडामा लिकुइडहरू हालेर त्यसको त्यसरी बनाउँछौँ अनि ढकनी त्यो नलाएर फाल्टै ढकनीले लगाएर अनि टाइम टाइममा चेक गर्दै हेर्दै बनाउँछौँ